मेरो प्रिय खेल तिनवटा छ फुटबल क्रिकेट र भलिबल यो तिनवटा खेलमा मलाई साह्रै मनपर्छ किनभने यसमा हाम्रो जिउ जिउको पुरै एक्सर्साइज हुन्छ र त्यसले गर्दाखेरि मलाई यो खेल खेल्नु मनपर्छ यो खेल खेल्दाखेरि तपाईँको हाम्रो मस्तिष्कदेखि लिएर शरीरदेखि लिएर सबै कुरोमा हाम्रो एक्सर्साइज हुन्छ अनि हाम्रो हेल्थको लागि पनि यो राम्रो कुरो हो र त्यसले गर्दाखेरि मलाई यो खेल मनपर्छ अनि यो खेल खेल्दाखेरि हाम्रो सबै कुरोको एक्सर्साइज हुन्छ र त्यसले गर्दाखेरि मेरो यो तिनटा खेलमा चाहिँ सबभन्दा मलाई मनपर्ने चाहिँ भलिबल हो किनभने यो भलिबलमा मैले धेरैवटा कपहरू पनि जितेको छु यो खेलले गर्दाखेरि अनि यो खेलमा तपाईँको छजना प्लेयर हुन्छ अनि छजना प्लेयरले गर्दाखेरि हाम्रो जुन चाहिँ तालमेल हुन्छ त्यो प्लेयरहरूको बिचमा र यो सधैँको लागि यस्तो तपाईँलाई राम्रो गर्छ किनभने यही कुरो हामीले यसलाई बाहिरतिर पनि हामीले चलाउँन सकिन्छ